अँ अँ गाडी एकदमै खोइ त हो गाडी त राम्रो छैन गाडी त एकदमै बस्नु सिटहरू पनि राम्रो छैन अनि यो सिट एकदम एकदमै सिट खराबी रहेछ बस्नु असुविधा एकदम असुविधा छ सिटहरू अनि यो सिटको जो अरू त सबै भाँचिरहेको छ यसमा कसरी बसेर जानु हौ अनि यो सिटहरूमा त धेरै गन्दहरू छ पुरा स्मेलहरू छ अनि सिटभित्र अलिकति गाडीभित्र एकदमै गन्दमन्द छ अलिकति सेन्टहरू पनि हाल्दैन रहेछ यो के कारण हो अन्त यो गाडीको टायरहरू पनि एकदमै चिल्लो छ यो प्रकारले हामी कसरी यात्रा गर्नुपर्ने हो अनि खोइ त अब यो पारा त कसरी अब सिलगडी पुग्नपर्ने हो अनि धेरै नै असुविधा छ यो टेक्ने रनिङ बोर्ड योहरू पनि एकदम राम्रो छैन अनि के चाहिँ गर्नुपर्ने हो लु भन्नुहोस् है अब तपाईँले अँ अँ अब त्यही त अब हामीले त भाडा तिरिसकेपछि त अब हामीले त गाडी त एभाइलेबल चाहिएको गाडी त राम्रो चाहियो अनि अब हामीले भाडा तिरेर मात्र होइन पैसा भन्ने कुरा हाम्रो त्यसै आउँदैन अनि सुख सुबिस्ताको लागि हो तपाईँको ट्याक्सी गाडी हो भनेर बुक गरेको तर गाडी हेर्दै म त हरेस लाग्यो अनि यो सामान राख्ने कुराहरू गाडीमा पनि धेरै असुविधा रहेछ त फेरी जग्गा छैन यो कहाँ राख्नुपर्ने हो मेरो यो लगेजहरू कहाँ राख्नुपर्ने अनि ब्यागहरू राख्ने जग्गा छैन अब यसलाई कसरी राख्नुपर्ने यो के गर्नुपर्ने हो अन्त यो अलिकति मालिकलाई भनेर यसलाई अलिकति माथि गाडी माथि केरियरहरू कसो कसो हुन्छ योहरू लगाउनुपर्ने तपाईँको गाडीमा केरियर छैन किनकी तपाईँको ट्याक्सी गाडीलाई त केरियर त एलाउ छ तर तपाईँले केरियर लगाउनुभएको छैन अब यो मान्छे बस्नु कि सामान राख्नु कि के गर्नु अब कि अर्को गाडी सिफ्ट गर्नुपर्ने हो हुन्छ हुन्छ